हेलो ए अलिक गाडी बोलाउनु थियो कि त्यो क्यारिङहरू चक्काको त्यो गरेर त्यो बोलेरो

मोहन नादको नम्बर अलिक मेसेज गरिदिनुहोस् न मलाई

म दस बजीतिर पुग्छु नि हजुर ला मलाई त अलिक फेरि अर्जेन्ट थियो नि फेरि भोलितिर चाहिँ चाहिन्थ्यो आज एक दिन चाहिँ हुन्छ हो हजुर हाम्रो ब्लाइन्ड गाडी हो रिजर्भ छ टुरिस्टहरू छ कि त्यसले गर्दाखेरि

हजुर ए हजुर ए त्यो भनिदिनुहोस् न भाइहरूलाई भन्योपछि खाली छ भने चाहिँ म गइहाल्नु पर्यो हो त्यही भोलि त त्यस्तै एघार बाह्र बजीसम्म त हुन्छ

हजुर ए हजुर हुन्छ ए हुन्छ हुन्छ